यहाँनिर चाहिँ पाहाडी इलाकामा चाहिँ पूजा स्थलहरू चाहिँ महाकाल धाम प्रणामी मन्दिर गुम्बा डाँडा अन्त हनुमानको मन्दिर अन् शिवको मन्दिर है धेरै धेरै छ